दार्जिलिङ जिल्लामा मलाई थाह भएको कथा कित किंवदन्तीहरू भनेको हाम्रो यहाँ छेउमा सुकुनामा आफै उत्पत्ति भएको देवीको मन्दिर छ जहाँ छेउको मानिसहरू गएर पूजा गर्ने गर्छन् अनि मागेको पुरा हुन्छ भनेर मान्छन् यस्तो धेरै कथाहरू छ जुनले गर्दा हाम्रो नेपाली भाषा हाम्रो धर्म अनि हाम्रो संस्कृतिलाई बढावा दिनेगर्छ